मेरो पोहोरको पालि जुन बाइसमा चाहिँ एउटा कन्टेस्ट भएको थियो जसलाई चाहिँ डिस्ट्रिक्ट कम्पिटिसनमा लिएको थियो र त्यसलाई चाहिँ डिक्लामेसन कन्टेस्टको नाममा पनि भनिन्छ र यसमा चाहिँ यो इभेन्ट यो प्रोग्रामलाई होस्ट गर्ने चाहिँ एनवाइकेएस नेहरू युवा केन्द्र सङ्गठनबाट मान्छे मानिसहरूले चाहिँ यो प्रोग्रामलाई होस्ट गरेको थियो र यो होस्ट गर्नेहरू चाहिँ प्रायै चाहिँ डिस्ट्रिक्ट लेभलबाट आउनुभएको थियो र जजहरू पनि यहाँ चारजना हुनुहुन्थ्यो र यहाँ यस प्र यस प्रोग्राम यो डिस्ट्रिक्ट प्रोग्राममा चाहिँ धेरै थियो डिक्लामेसन कन्टेस्ट मात्रै नभएर अरू सबै राइटिङ एसेस अनि ड्रइङ कम्पिटिसन अनि तपाईँको डान्स कम्पिटिसन्सहरूदेखि लिएर सबै ऊ यसहरू को कम्पिटिसन भएको थियो र कल्चरल र करिकुलम एक्टिभिटिजहरू भएको थियो र यसमा चाहिँ जति जो जसले पनि अब फर्स्ट सेकेन्ड र थर्ड स्टान्ड पाउँछ उहाँले चाहिँ प्राइज मनी पनि पाउने र अवार्डहरू पाउने पनि थियो र यसमा चाहिँ मैले पनि पार्टिसिपेट गरेको थिएँ र मैले चाहिँ डिक्लामेसन कन्टेस्टमा गरेको थिएँ जहाँबाट चाहिँ मैले टपिक पाएको थिएँ योपालिको हुँदै गरेको नरेन्द्र मोदीज्यूले जुन चाहिँ यो पाँच प्रण भन्ने एउटा होस्ट गरेको थियो जो चाहिँ आउने बर्षमा पाँचवटा जुन चाहिँ यो प्रोमिसहरू छ उहाँले लिनुभाएको थियो कि देशलाई कसरी अ अगाडि बढाउने र कसरी देशको चाहिँ सबै लाइक सबै कुराहरूलाई चाहिँ अब कसरी नराम्रो कुराहरूलाई छोड्ने र राम्रो राम्रो कुराहरूलाई थपेर अझै देशको भलो कसरी गर्ने भनेर चाहिँ यस टपिकमा चाहिँ मेरो बोल्नु पर्ने थियो र यहाँबाट चाहिँ मैले धेरै नलेज पनि हासिल गरेँ धेरै ज्ञान पनि पाएँ यस्तो यस्तो हुँदो रहेछ हाम्रो देशमा पनि यस्तो यस्तो लिएर चाहिँ यस्तो तारगेट एम राखेर चाहिँ नरेन्द्र मोदीज्यूले चाहिँ आफ्नो आउनेको पच्चिस सालबाद चाहिँ हाम्रो देश चाहिँ एकदम परिवर्तन भएर जानुको लागि चाहिँ उहाँले चाहिँ पाँचवटा प्रमिसहरू लिएको थियो र यसको टपिकमा चाहिँ म बोलेँ पनि र यहाँबाट चाहिँ मैले बोलिसकेर हाम्रो स्कुलबाट नि तिनैजना गएको थियो र मैले चाहिँ यस कन्टेस्टमा आफ्नो स्कुल र अरू स्कुलहरूसित कम्पिटिसन भएको थियो यहाँ भएको सबै लाइक जुबली गर्ल्स यो फिलोमिना त्यहाँदेखिन्को रकभेल गणेश हाई स्कुल सबै र हाम्रो म एसयुएमआइबाट आएको र मैले पनि पार्टिसिपेट गरेको थिएँ र यस कम्पिटिसनमा चाहिँ मैले फर्स्ट पोजिसनै लिएको लिएर चाहिँ अगाडि लाइक फेरि अब स्टेट लेभल कम्पिटिसन चाहिँ यो बर्ष हुन्छ भनेर चाहिँ भनिरहेको छ र यो मैले डिस्ट्रिक्ट कम्पिटिसनमा चाहिँ अब फर्स्ट भएर चाहिँ मलाई एकदमै खुसी लागेको थियो र यसमा चाहिँ मैले धेरै सम्मान पनि पाएँ र जति पनि उहाँ जजहरू हुनुहुन्थ्यो उहाँले पनि धेरै राम्रो भनेर मलाई अझै इन्करेज गर्नुभयो र मोटिभेट गर्नुभयो र यसरी नै यो चाहिँ एउटा मेरो एकदम अविस्मरणीय घटना भनौँ यो एक बर्षभन्दा अगाडि भएको एकदमै राम्रो नबिर्सनु खालको र सधैँ अब यस्तै यस्तै यस्तै गर्दै जाऊँ इन्करेज गर्ने एउटा एउटा राम्रो मोमेन्ट थियो